ए नमस्ते दाजु सुन्नुहोस् न म चाहिँ एक एउटा स्टुडेन्ट हो कि म यहीँ कालिम्पोङमै कलेजमा पढ्छु है अनि तपाईँको नम्बर चाहिँ मलाई एकजना दाजुले दिनुभएको थियो तपाईँ यहीँ कालिम्पोङमै खेतीपाती गर्नुहुन्छ नि है ए सुन्नुहोस् न म चाहिँ एउटा एग्रिकल्चरको स्टुडेन्ट हो अनि हामीलाई चाहिँ कलेजमा एउटा प्रोजेक्ट दिएको छ यो क्रप्सहरूको बारेमा है बनाउनु भनेर र मलाई चाहिँ स्पेसल्ली यो अदुवा अनि अलैँचीको लागि चाहिँ गर्नु भनेर भन्नुभएको छ र अब हामीलाई त त्यस्तो नलेज छैन है यहाँ कालिम्पोङमा कस्तो प्रकारले गरिन्छ फार्मिङ कस्तो खालके अब यहाँको माटो है सोयल कस्तो खालके लाग्छ पानीको अनि तपाईँको यो पेस्टिसाइड्स मलहरू भयो कस्तो प्रकारको युज हुन्छ भनेर त्यस्तो आइडिया छैन तपाईँलाई अलिकति इन्फर्मेसन मागौँ भनेर कल गरेको नि हुन्छ दाजु

हजुर

हजुर ह हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर हजुर ए

ए हुन्छ हुन्छ म तपाईँलाई भेटेर म घरमा आएर अझै फर्दर इन्फमेसन लिन्छु नि ल हुन्छ धन्यवाद दाजु यतिको लागि पनि अहिले पनि मलाई धेरै हेल्प गर्छ हुन्छ थ्याङ्क्यु